मैले तपाईँको कम्पनीबाट हेयर ओइल मगाएको थिएँ प्रडक्ट चाहिँ एकदमै मजाको मलाई दामी लाग्यो किनभने मेरो कपाल एकदमै मेरो कपाल एकदमै ग्रोथ साइन दियो र त्यसै कारण तपाईँको यो हेयर ओइल चाहिँ प्राय मनपरेको छ मलाई अन्त र अझै पनि म किन्नेछु यो कम्पनीबाट